विशेष गेम गेम्सहरू खेल्नाले शरीरलाई धेरै फाइदाजनक हुन्छ है विशेष अब फुट बल भयो क्रिकेट भयो र्याकेट भयो यसले हाम्रो शरीरलाई एक्टिभ राख्छ र बिमारहरूदेखि दूर राख्छ र बिशेष अब ठुलो ठुलो टुर्नामेन्टहरू भयो त्यस्तोतिर जाँदाखेरि नयाँ टिमहरूको साथी भाइहरूसँग एउटा भेट्ने काम अन्तर्क्रिया हुन्छ चिना जाना हुन्छ त्यसले गर्दाखेरि अब अहिलेको एजको नानीहरू विशेष अब फोनमा मात्र व्यस्त टिभीमा व्यस्त गेममा के रे अनलाइनमा गेमहरूमा व्यस्त हुन्छ र त्यहाँदेखि पनि हामीले छुटकारा पाउँछौँ र हामी शरीर चुस्ती र फुर्ती रहन्छ गेम्सहरू खेल्नाले हामीलाई यो धेरै फाइदा हुन्छ